मैले जीवनमा सिकेका केही महत्त्वपूर्ण पाठहरू के के हुन् भनेदेखिलाई आमा बाउको आदर गर्नु ठुलो बडाले भनेको सुन्नु मान्नु अनि राम्रो पढ्नु साथी भाइहरूसँग मजाले मिलेर बस्नु राम्रो सङ्गत गर्नु अनि नराम्रो नखानु नराम्रो नबोल्नु त्यही सिकेका छन् र तिनीहरूले मलाई कसरी प्रभावित पारेका छन् भनेदेखिलाई यो यसले चाहिँ मलाई असल नागरिक बन्न सिकायो